हलो नमस्ते हजुर याँ तपाईँको भाइ कहाँबाट आउनुभएको साउथबाट ए ए हाम्रो यहाँ चाहिँ मेनली अब तपाईँको इच्छा हो है कहाँ कहाँ घुम्नुहुन्छ तर घुम्ने जग्गा थुप्रै छ यहाँ हाम्रो यो डुवर्स भूभाग हाम्रो लास्ट यो भुटान बोर्डर छेउमा हो हो कि अनि यसमा चाहिँ तपाईँको यो हाम्रो जग्गामा चाहिँ फर्स्ट स्टार्टिङ तपाईँको राजा भातखावा छ जो कि टाइगर प्रोजेक्ट हो अनि त हजुर अनि त सुन्नुभएको होला तपाईँले नेटमा चेक गर्नुभएको थियो होला अनि यसमा अस्ति भर्खरै पहिला फर्स्टमा फर्स्ट स्लटमा अस्सीवटा हरिण छोड्यो मिर्गहरू अनि त फेरि सेकेन्ड स्लटमा साठ्ठीवटा जस्तै छोडिरहेको छ अनि बिचमा रोयल बेङ्गाल टाइगर पनि यहाँ स्पट भएको थियो हो यो चाहिँ फोर्थ हजुर हुजर हजुर तपाईँलाई सबै दाम थाहा रहेछ त अनि हजुर बाक्सा रिजर्भ फरेस्ट राजा भातखवादेखि अलिकति अगाडि तपाईँको जैन टी भन्ने जग्गा छ त्यहाँदेखिको सुनकोस छ है त्यहाँदेखिको तपाईँको सुन्तलाबारी छ त्यहाँदेखिको तपाईँको अठ्ठाइस बस्ती छ अँ छ छ त्यहाँ तपाईँको अलिकति सुन्तलाबारीमा अगाडि गयो भने चाहिँ बाक्सा फोर्ट छ जो कि पहिला सुभाष चन्द्र बोसलाई चाहिँ ब्रिटिसहरूले कैद गरेर राखेको थियो उसको आफ्नो त्यहाँ जेल छ प्रिजन छ त्यहाँदेखिको अलिकति अगाडि पैँतालिस मिनेट हार्डली अगर मजाले हिँड्नुभयो भने तर अलिक टाइम लिएर हिँड्नुभयो भने एक घन्टा लाग्छ लेपचाका भन्ने जग्गा छ बाक्सा फोर्ट टु यहाँ सुन्तलाबारी टु लेपचाका ट्रेकिङ गर्नु सक्नुहुन्छ एकदम उकाली ओराली मिनी दार्जिलिङ हाम्रो यो डुवर्सको लेपचाका चाहिँ हेभन अफ् डुवर्स भन्छ कि ट्रेकिङको लागि चाहिँ एकदम दामी छ त्यहाँदेखि क्याब त हाम्रो यो त अब बगान एरिया बगान बस्ती एरिया पऱ्यो जङ्गल एरिया पऱ्यो कि यहाँ क्याब त आउँदैन अनि यस्तै अब बाई फुट हिँड्नुपर्छ ट्रेकिङ गर्नुहुन्छ होइन अनि ए जङ्सन जङ्सनबाट त तपाईँको अटो टोटोहरू पाउँछ त्यहाँबाट यस्तै तपाईँको भाडाहरू लाग्छ यस्तै डेढ सय रुपियाँ जस्तै राजाभातखवामा आएर त्यहाँ गेट छ त्यहाँनेरि पास काट्नुपर्छ इन्ट्री टिकट त्यस्तै दुई सय अढाई सय छ पर हेड त्यहाँदेखि चाहिँ के त्यहाँसम्म आउनुहुन्छ तपाईँ म तपाईँलाई के अरे लिनु आउँछु रिसिभ गर्नु आउँछु

हजुर अझै जग्गा त थुप्रै छ कि हुन्छ म तपाईँलाई पछि भन्छु नि ल बाद पछि बाद भेटेर बात गरौँ न ल हवस् हवस् हवस्